हजुर हजुर म ड्राइभर बोल्दैछु ए हजुर हजुर हजुर हजुर आउदो बाटो ठिकै छ कि तपाईँको यो बाटो भएरै यसो जानुपर्छ तपाईँको चौरास्ता जाने बाटो यो पेसोकको बाटो भएर जाँदा ठिकै छ बाटो त हजुर हजुर ए हजुर हजुर एकदम हुन्छ नि तपाईँको यो माथि जुन ओरेन्ज भिल्लाबाट तपाईँको जुन दुइटा बाटो छ त्यो बाटोको चाहिँ तपाईँको दायाँ साइड पटिबाट जानुपर्छ तपाईँको हजुर हजुर एकदम जुस जुसको फ्याक्ट्रीहरू छ तपाईँको जस्तै अब यो ओरेन्ज जुस त भइहाल्यो ओरेन्ज जुस र पाइनएप्पल जुसहरू तपाईँको जुन लिची लिचीको त्यो जुसहरू पनि पाइन्छ हजुर थुप्रो भेराइटीकै जुसहरू पाइन्छ त्यहाँनिर गारेन्डलहरू पनि पाइन्छ हजुर हजुर त्यही बाटो भएर जानुपर्छ माथि जाँदा चौरास्ता जाँदा तपाईँको हजुर हजुर गङ्गटे डाँडा नि छ हो तपाईँको गङ्गटे डाँडा भएर त्यही बाटो भएर नै जान्छ तपाईँको हजुर हजुर एकदम टी गार्डन टी गार्डन नै हो तपाईँको पेसोक टी गार्डन भेट्यो तपाईँको लप्चू टी गार्डन भेट्छ हो हजुर त्यही बाटो भएर जान्छ नि ए गुम ए हजुर हजुर गु गुम्बा डाँडा तपाईँको भेट्छ नि माथि बाटोमा जाँदाजाँदै तपाईँको भेटिन्छ नि ए हजुर हजुर एकदम राम्रो छ तपाईँको त्यहाँनिर घुम्नुको लागि एकदम राम्रो तपाईँको हावा हावापानी एकदम ठिक छ तपाईँको त्यहाँबाट तपाईँको माथि जुन हिमालहरू देखिन्छ नि तपाईँको जुन त्यो सिक्किमदेखि माथि माथिको हिमालहरू पनि देखिन्छ त्यो जग्गा चाहिँ देखिन्छ हजुर हजुर यस्तै तिन हजार जस्तो लाग्छ हजुर हजुर त्यो तिन हजारमा पुगेर आउनु मिलिहाल्छ हजुर हजुर स्विमिङ पुलहरू छ नि पुरा मात्रामा सबै दुईतिनवटा पो छ हजर हजर हजुर हजुर एकदम एकदमै मिलिहाल्छ हजुर हजुर त्यो चाहिँ अलिक तल पऱ्यो कि तपाईँको तपाईँको घुम्छु भनेर जानु इच्छा गर्नु भयो भने त होइन हाम्रो हामी त ड्राइभर मान्छे काम नै त्यही हो हामी लगिहाल्छौँ नि हस हुन्छ हुन्छ आउनुहोस्